हाम्रो यहाँ दार्जिलिङमा पर्यटक कम्पनी र सिन्कोना र चायपत्तीको कारखाना प्रमुख मात्रमा चल्छ तर यहाँ पर्यटक कम्पनी सिजनमा मात्र चल्दछ र चायपत्ती पनि कारखाना सिजनमा चल्छ हाम्रो यहाँ दार्जिलिङमा सिन्कोना पनि टाइम टाइममा भइरहेको हुन्छ